अब योगा चाहिँ पहिला स्कुलमा सिकाउँथ्यो होइन एक टाइम एक टाइम हप्तामा एक टाइम सिकाउँथ्यो त्यति बेला सिकेको होइन त्यहाँदेखि त्यही अब बिहान बिहान बेलुका बेलुका अब टाइम पाएको बेलामा घरमा गर्थ्यौँ हामीले अन्त त्यहाँदेखि अब अहिले त अब धेरै प्राणायाम प्राणायाम पनि गर्छु म होइन अब कस्तो प्राणायाम चाहिँ अब कपालभाति अनुलोम विलोमहरू गर्छु अब अन्त बिहान उठेर अन्तखेरि अहिले त धेरै अब विकास भइसकेको छ अब त्यसले गर्दाखेरि अब अनलाइन पनि हुन्छ यहाँ यतातिर सेन्टरहरू छ होइन त्यस्तो सेन्टरहरूमा चाहिँ अब हामी त घरको आमा भए पछि सेन्टरहरूतिर जानु भ्याउँदैनौँ न होइन जान्छ जानेहरू केटीहरू जान्छ यङ्ग केटाकेटीहरू जान्छ त्यहाँनेर सिक्नु सेन्टरमा हामी चाहिँ अब भ्याउँदैनौँ न दुई घन्टा तिन घन्टाको अब कोर्स हुन्छ क्लास हुन्छ त्यसले गर्दा हामी भ्याउँदैनौँ न त्यसले गर्दा चाहिँ अब हामी म चाहिँ घरमा गर्छु बिहान बेलुका होइन अब आफ्नो हेल्थको लागि अन्तखेरि मैले चाहिँ अनलाइनमा हेरेर जुम्बा डान्स पनि गर्छु होइन जुम्बा डान्समा गर्छु जुम्बा डान्स चाहिँ अब अलिक भुँडीहरू घटाउनुको लागि जुम्बा डान्स गर्छु अब त्यहाँदेखि अब नानीहरूलाई सिकाउँछु म जुम्बा जुम्बा डान्सहरू गर्नु दुइजना नानीहरू छ मेरो होइन उनीहरूले गर्छ म सँग सँगै त्यसले गर्दा चाहिँ अब राम्रो छ राम्रो हुन्छ अनलाइनमा पनि